त्यो अब माछाहरू मार्छौँ कतिले एउटा इन्जोयमा इन्जोयको लागि मार्छ कतिले पेसै गरेर मार्छ तर आउँदो दिन भावी पिँडीहरूलाई चाहिँ यस्तो बाटोमा हिँडाउनु हुँदैन जानेर बुझेर पनि यो चाहिँ गर्ने नगर्ने काम खासमा चाहिँ नगर्ने कामै हो लाग्छ मलाई चाहिँ अरू अब आउँदो भविष्यलाई चाहिँ अलिकति उज्यालो राम्रैसँगले राम्रै मार्गमा हिँडाउनु पर्छ खोला नाला यस्तो माछा मार्नु के गर्नुहरू चाहिँ रोक्दै जानु पर्छ